हेलो आप जाइए ना इधर

मलाई मलाई मलाई एउटा मलाई मलाई एउटा चाट दिजिए ना भैया मलाई चाहिएको छ तिनवटा चाट मलाई चाहिएको हो अहिलेको अहिले कसरी भन्नु होस् त चाट कसरी हो भैया कति कति छ चाट कस्तो कस्तो चाट छ कति कति सब रेट मेन्यु पठाउनु त मलाई छिटो होइन मुरहीको म खादिँन होइन मसाला चाट कस्तो हो भन्नु त मसाला पुरा मसाला हालेको हुन्छ नि होइन चाहिँदैन त्यो पनि उयो पुरी चाट पुरी चाट चाहिँ कति हो भन्नु त यहाँ यहाँ यहाँ तिनवटा चाट लिएर यहाँ रातो बिल्डिङ पछि चिन्छौ रातो बिल्डिङ चिन्छौ पैसा के गरिदिनु गुगल पे गरिदिनु कि क्यास गरिदिनु कि क्यास त छैन नि क्यास त छैन भाइ तिमी त्यस्तो एडभान्स भैया होइन तिमी तिमी यस्तो एडभान्स तिमीले आफ्नो उयो खोल्नु नि दोकान अन्त कहाँ छ भन त दोकान मिठो मिठो मिठो मिठो भएन भने चाहिँ फुड डिपार्टमेन्टलाई कम्प्लेन गरिदिन्छु नि ल तिम्रो त्यहाँ चेकिङ चेकिङ गर्न आउँदैछु नि म यहाँ अहिले ल पहिला चाट चाहिँ पठाऊ त खाइहालौँ सुन्दरलाल आइपुग्यो नि भर्खर सुन्दरलाल मिठो छ अहिले म पैसा उसको हातमा पठाइदिएको छु